दाजु मलाई तपाईँको गाडी घुम्नको लागि भाडामा चाहिएको थियो दार्जीलिङ घुम्न जानको लागि मलाई कतिदिन अब म दुई तिन दिनको लागि जाँदैछु त्यही कारण कति भाडाहरू लाग्छ तपाईँ मलाई बताइ दिनुहोस् न अनि